मलाई अर्को देशमा मलाई नेपाल जाने इच्छा छ नेपालमा अब यताबाट लाँदै जाँदाखेरि चाहिँ कन्याम छ कन्याममा चिया बगानको खेतीहरू छ त्यहाँ घुम्ने जग्गाहरू छ रमाइलो जग्गा छ त्यहाँबाट त्यहाँबाट जाँदा जाँदा सेल्फी डाँडा निस्किन्छ सेल्फी डाँडामा घुम्ने जग्गा खेल्ने जग्गा हरेक कुरोहरू त्यहाँ फुलहरू फुलेकोहरू हेर्ने इच्छा छ अन्त त्यहाँबाट पुगेपछि पोखरा पोखरामा पनि मलाई घुम्ने इच्छा छ त्यहाँबाट पशुपतिनाथ पशुपतिनाथमा मनमन्दिरहरू छन् त्यहाँ कति चोखो मनले पूजा गरे भाकल गरे त्यहाँ कति कुरोहरू पुग्छ भ पुग्छ अरे र त्यो पनि मलाई त्यहाँ दर्शन गर्ने इच्छा छ अन्त त्यहाँबाट काठमाडौँ जानुपऱ्यो नेपाल नेपालको सबैभन्दा त्यो राजधानी काठमाडौँ त्यहाँ स्वयम्भूहरूतिर दर्शन गर्ने इच्छा छ मलाई त्यो नेपालको चाहिँ सबै जग्गा चाहिँ मलाई घुम्नु इच्छा छ र त्यसै कारणले गर्दा मलाई चाहिँ नेपाल बाहिरको देशभन्दा चाहिँ मलाई नेपाल अति इच्छा जाने इच्छा छ मनमा छ कुनै दिन भयो भने नेपाल घुम्नु जानेछु